बहिनीको अहिले गाडी खाली नै छ ए मलाई कालिम्पोङ घुम्नु जानु थियो कि कालिम्पोङको राम्रो राम्रो जग्गाहरू कुन कुन छ हौ

ए हजुर अनि कालिम्पोङ मात्रै घुम्नु लागि चाहिँ कति जस्तो पर्छ

हजुर अनि अलिकति डिस्काउन्टहरू हुँदैन बहिनी

ए हजुर हजुर हजुर हजुर हजुर हजुर ए हजुर अनि खानु बस्नुको सुविधा चाहिँ कस्तो छ बहिनी

हजुर हजुर ए हुन्छ हुन्छ म तपाईँलाई कल गर्छु नि ल ए हुन्छ हुन्छ